ह हेलो दाजु तपाईँको दोकानबाट जुन साबुन लिएको थिएँ नि त्यो त एकदम घटिया क्वालिटीको हो रहेछ तपाईँको नुहाउँदाखेरि पनि एकदम टाउकोमा चाया परे जस्तो भयो अनि तपाईँको एकदम बेसी जिउ चिलाउने र एकदम रातभरि सुत्नै सकिनँ त्यसैले गर्दाखेरि अब तपाईँको यो यस्तो घटिया प्रोडक्टहरू चाहिँ अब तपाईँको नचलाइदिएको भए हुन्थ्यो अब यो तपाईँको सेलिङ गर्नु होस् अब यो प्रडक्ट चाहिँ अब तपाईँको मलाई ठिक लागेन र कृपा गरेर अब यो प्रडक्टहरू चाहिँ नेक्स्ट टाइम पठाउँदाखेरि चाहिँ नपठाइदिनु होस् न है ल